भारतीय शिक्षा प्रणालीको चुनौतिहरू भन्नुपर्दा चाहिँ मलाई सबैभन्दा पहिलो लागेको कुरा चाहिँ नराम्रो लागेको कुरा चाहिँ के हो भन्दामा चाहिँ तपाईँको अङ्क दिने प्रणाली चाहिँ कस्तो छ भन्दा तपाईँको जुन चाहिँ परिक्षामा जस्तो खालको आउँछ के हुन्छ भने चाहिँ तपाईँले अङ्क दिँदा चाहिँ तपाईँको अघाडिक नै तपाईँको एक दुई तिनहरू त्यो एक दुई तिन गरि तपाईँलाई मार्क्स दिने एउटा व्यवस्था हुन्छ र धेरैजना यस्तो छात्रहरू हुन्छ जो कहिले पढेर आएको हुँदैन र उनीहरू यता उता सोध पुछ गरेर लेख्ने गर्छ त्यसै गर्दा त्यसै कारणले गर्दा ऊ तपाईको कक्षादेखिको कक्षा चढ्दै माथि पुग्छ तर धेरै माथि पुग्दा उसले राम्रो पढेको हुँदैन र माथिबाट माथ्लो दर्जाबाट एकदमै एकैतालमा एकैतालमा ऊ तल आइपुग्छ एकैतालमा तल आइपुगेको हुनाले गर्दा चाहिँ ऊ त्यहाँबाट फेरि पढन सक्दैन किनभने त्यत्रो सालको मेहनत पानीमा जाँदा मेहनत त गरेकै हुन्छ अब धेर थोर अलि अलि फेरी त्यत्रो माथि पुग्नुको लागि धेरै साह्रो गाह्रो पर्ने गएको हुन्छ र त्यो कारणले गर्दा ऊ गर्न सक्दैनँ र त्यसै कारणले गर्दा चाहिँ उहाँलाई उहाँहरूलाई चाहिँ अब यो तपाईँको परिस्थितिले गर्दा चाहिँ पढाइ गर्न सक्दैन र अझै अझै धेरै कारणहरू छ जसमा कि अब शिक्षकहरूलाई पनि राम्रोसँग तालिम दिइँदैन उहाँमाथि धेरै एउटा निगरानीमा राख राखिँदैन त्यसै कारणले पनि उनीहरूले अब धेरैवटा तपाईँको सरकारी स्कुलहरूमा पढाउनहरू राम्रो हुन हुँदैन र पढाइहरू राम्रो नभएकोले गर्दा पनि यो तपाईँको शिक्षा बिग्रिएर गइरहेको छ मलाई चाहिँ अब अझै धेरै थोकहरू छन् तर म अहिले यति नै यहाँनिर दर्साउनु चाहन्छु